मलाई पदयात्रा गर्न एकदमै मनपर्छ रुचि राख्छु यसमा मलाई लाग्छ यो पदयात्रा भन्ने सबैले गर्न रुचि राख्छ जस्तो लाग्छ र यो पदयात्रा गर्दाखेरि अलगै किसिमको मजा अलगै किसिमको फिल एकदम माइन्ड पदयात्रामा जाँदाखेरि माइन्ड फ्रेस हुनेगर्छ चिसो हावा अलग अलग मौसम अलग अलग भेक भेकको अलग अलग मौसम टाढातिर सासा ए पदयात्रा साना सानाभन्दा पनि लामो लामो यात्रा लामो लामो समय यात्रा गरिन्छ यो पदयात्रामा एकदम रमाइलो पलहरू पनि हुन्छ एकदम रिमेम रिमेम्बर टाइपको पलहरू पनि हुनेगर्छ यो पदयात्रा चाहिँ मलाई एकदमै मनपर्छ गर्न र यो सूर्यास्त सूर्योदयको लागि चाहिँ हामी टाइगर हिल जानेगर्छौँ जुन चाहिँ हाम्रा यो हाम्रा दार्जिलिङ क्षेत्रमा पर्नेगर्छ यसका लागि मान्छेहरू

बिहानपख ए बिहानपखमा उठेर रेडीसेडी भएर बिहानै यहाँबाट हिँड्नेगर्छ उहाँ हाम्रो यो सूर्य उदाएको हेर्नको लागि यहाँबाट बिहानपख हिँडेर वहाँ बिहान पुग्नुपर्ने हुन्छ सूर्यास्त हेर्नको लागि बिहान बिहानै पुगेर त्यसको मजा त्यसको दृश्य हेर्न पनि एकदम रुचि राख्छन् यहाँका मानिसहरू म पनि एकदमै गएको थिएँ म पनि एक एक दुईपल्ट गएको छु मलाई चाहिँ धेरै मनपऱ्यो त्यहाँको वातावरण त्यहाँको त्यो नजारा दृश्य घाम उदाउँदै गरेको घाम अस्ताउँदै गरेको एकदमै यादगार पलहरू छन् मसँग जोडिएको एकदमै यादगारहरू पलहरू छ